हाम्रो भारतीय स्वास्थ्य प्रणालीमा धेरै प्रकारको चुनौतीहरू छ किन भन्दाखेरि यो जुन चाहिँ सहरहरू छ ठुलो सहरहरूमा धेरै प्रकारको स्वास्थ्य विषयमा ठुलो ठुलो टेस्टहरू गर्ने उपकरणहरू हुन्छ तर हाम्रो जस्तो सानो सानो सहरहरूमा यो त्यो टेस्ट गर्ने प्रण उपकरणहरू हुँदैन साथसाथै उपकरणहरू भए तापनि यसलाई चलाउने टेक्निसियन्सहरू हुँदैन जसको कारणले गर्दाखेरि सानो सहरहरूदेखि या त गाउँ बस्तीदेखि चै ठुला सहरहरूमा जानुपर्छ जसको कारणले गर्दाखेरि कसैलाई यो पैसाको आर्थिक अवस्थाको आर्थिक समस्याको यो चुनौतीहरू हुन्छ साथ साथै यो हिल्ली एरियाजहरूमा या त आज अरू प्लेन एरियाजहरूमा पनि जब चाहिँ पानीहरू पर्छ त्यसबेला ल्यान्डस्लाइडहरू पैह्रो गएको कारणले गर्दा या त फ्लडहरू भएको कारणले गर्दा बाटोघाटोको असुविस्ताहरू हुन्छ जसको कारणले गर्दा यो सिकिस्त बिरामीहरूले समयमा आफ्नो स्वास्थ्य सेवा पाउन सक्दैन जसको कारणले गर्दा मानिसहरू बाटोमा नै मर्न पनि सक्छ यस कारणले गर्दाखेरि हाम्रो भारतीय स्वास्थ्य सेवा भन्नु पर्दा मलाई यसमा चाहिँ अझै पनि एकदमै ठुलो यो प्रगति उन्नति गर्नुपर्छ किनभने हाम्रो स्वास्थ्य प्रणाली चै एकदमै राम्रो छैन कुनै पनि एउटा ठुलो अपरेसन गर्नुपर्यो भने हामीले या त सहरतिर जो चाहिँ हामीदेखि धेरै नै टाडो छ त्यसमा जानुपर्छ या त ठुलो सहरहरू दिल्ली ब्याङ्लोर भेल्लोर अनि चेन्नई जस्तो ठाउँहरूमा जानु पर्छ जसको निम्ति धेरै नै आर्थिक समस्याहरू हामीले भोग्नुपर्छ अनि यो कारणले गर्दाखेरि कतिजना मानिसहरू ठिक स्वास्थ्य सेवा नपाएको कारणले गर्दा उनीहरूको अपरेसनहरू अनि त्यो ट्रिटमेन्टहरू राम्रो नभएको कारणले गर्दा अकाल मृत्युमा पनि पर्न सक्छ